मैले खरसाङ बजारमा राम्रो कानमा लाउने किनेको थिएँ र त्यो कानमा लाउने सबै लुगाहरूमा राम्रो देखियो कुर्ता लाउँदा पनि राम्रो देखियो सारी लाउँदा पनि राम्रै देखियो र मलाई त्यो कानमा लाउने खुबै मनपर्यो फेरि पनि बजार गएर त्यस्तै कानमा लाउने किन्छु